हेलो प्रकाश दाजु बोल्नुभएको हो ए हजुर दाजु सुन्नुहोस् न भोलि चाहिँ मलाई नि दुर्पिनसम्म मेरो फेमिलि छजना हुनुहुन्छ कि अन्तखेरि त्यहाँसम्म ड्रप गरिदिनुहुन्छ होला भनेर मैले ऊ यो तपाईँलाई फोन गरेको थिएँ कि अन्त गरिदिनु सक्नुहुन्छ भने चाहिँ त्यहाँसम्मको फेयर तपाईँले कति लिनुहुन्छ होला है अन्त त्यति बेसिमा चाहिँ न गरिदिनुहोस् अब चिनाजानै हो आलिक रिजनेबल प्राइजमै गरिदिनुहोस् न ल अन्त कति चार हजार होला है त्यतिमा गरिदिनुभयो भने त राम्रो हुन्थ्यो हामी छजनाको छ तपाईँको त्यो सानो गाडिमा आँट्दैन भने पनि कसैको ठुलो मिलाइदिनु हुन्छ भने पनि मिलाइदिनुहोस् न त्यो फोर थाउजन्डमा चाहिँ फोर थाउजन्डमा चाहिँ पुऱ्याइदिनुहोस् न हामीलाई ल दाजु